नेताजी सुभाषचन्द्र बोस चाहिँ हो यहाँ बक्सा डुव बक्सा बक्सा उयोमा राखिरहेको थियो हो जेलमा राखेको थियो अन्त सुभाषचन्द्र बोसको लास पनि त्यहीँ थियो हो तर मतलब लास होइन सुभाषचन्द्र बोसलाई त्यो जेलमा राखेको थियो त्यो जेलबाट नै सुभाषचन्द्र बोसको हरायो कि कि कसले माऱ्यो त्यो कसलाई पनि थाहा छैन अहिलेसम्म थाहा पनि छैन भनौँ ए सुभाषचन्द्र बोस मऱ्यो कि मरेन हो अन्त हाम्रो यतातिर गुम्बाहरू पनि छ उयो मन्दिरहरू पनि सब छ अन्त हाम्रो यताको कल्चरहरू चाहिँ एकदम राम्रो हुन्छ अन्त सुभाषचन्द्र बोस चाहिँ सुभाषचन्द्र बोसको अहिलेसम्म लास पनि भेटेको छैन अन्त सुभाषचन्द्र बोसलाई कसले माऱ्यो त्यो पनि थाहा एक केही पनि थाहा छैन कसलाई पनि अहिलेसम्म थाहा भएको छैन कि कि सुभाषचन्द्र बोसलाई कि कसले माऱ्यो कि अहिलेसम्म जुन चाहिँ चाहिँ थियो पनि केही थाहा छैन हामीलाई सानोदेखि सुनेको अहिलेसम्म अहिलेसम्म पनि थाहा छैन हामी त्यो बक्सा बक्सा डुवर्स हामी घुम्नु घुम्नु हुन्छ हामी गएको थियो एक दिन तर त्यो हामीले त्यो हेर्नु पाएन अन्त त्यहाँ एउटा पार्क बनाएको छ अन्त त्यो पार्क चाहिँ एकदम राम्रो बनाइदिएछ त्यो सुभाषचन्द्र बोसको नामको चिनोको लागि वा याद यादगार होस् भनेर अनि त्यो पार्क चाहिँ एकदम राम्रो छ सुभाषचन्द्र बोसको वा मतलब सुभाषचन्द्र बोस चाहिँ त्यो सुभाषचन्द्र बोसको त्यो जेल चाहिँ अहिले एकदम राम्रो बनाएको छ अन्त सुभाषचन्द्र बोसको त्यहाँ एउटा न एउटा सुभाषचन्द्र बोसको एउटा पार्क खोलेको छ त्यो पार्क चाहिँ एकदम राम्रो छ अन्त हामी जहाँ हामी घुम्नु जाँदा एकदम है देखेको थियौँ एक ताल अन्त एकदम मन पऱ्यो म त्यति नै यहाँ हामीलाई थाहा छैन के भएको छ कस्तो भएको छ हामीले सानोदेखिकै सुनेको थियौँ हराएको छ भनेर मऱ्यो कि जिउँदो छ त्यो चाहिँ हामीलाई केही थाहा छैन सुभाषचन्द्र बोसको बारेमा हो हामीलाई यति नै जानकारी छ त्यसले म यति नै भन्न चाहन्छु धन्यवाद